औ नितू हिजो अस्ति मैले एउटा सारी किनेको थिएँ कि त्यो सारी हेर न कस्तो दामी रहेछ कस्तो मजाको रहेछ कि अब सारी त्यो अब लाउँदाखेरि पनि त ठ्याप्पै मज्जाले मिल्दो रहेछ त्यसको मुजाहरू पनि बिटहरू पनि मज्जाले मिल्दो रहेछ होइन कस्तो राम्रो हलुका दामी रहेछ हो अन्त कस्तो मलाई त पुरा मन पऱ्यो त्यो सारी होइन त्यहाँदेखिको तिमीले पनि त्यस्तै त्यही सारी किन न